हाम्रो नेपाली भाषाका लेखक अनि कविहरू सङ्ख्या त धेरैभन्दा धेरै छ तर त्यसमा आफूलाई मन पर्ने लेखकहरूमा डक्टर हर्कबहादुर छेत्री एक हुनुहुन्छ साथै वर्तमानमा अघि बढिरहेका लेखकहरू जस्तो लेखनाथ छेत्री छुदेन काबिमो यिनीहरूका लेखहरू विशेष गरेर उपन्यास कथा सङ्ग्रहहरू मलाई मन पर्छ हाम्रा हर्क बहादुर सरका डक्टर हर्क बहादुर सरका कथास् कथा सङ्ग्रह हालैमा प्रकासित भएको कथा सङ्ग्रह तपाईँ र हर्क बहादुर अति नै मन पर्दो कथा सङ्ग्रह हो अति नै रोचक कथाहरूले अथवा कथा पनि कस्तो भने आफ्नो जीवनमा आफ्नो वरिपरि आफू बसेको ठाउँको वरिपरिको घटनाहरूलाई लिएर उहाँले लेख्नुभएको छ अति नै रोचक ढङ्गमा जब पढ्न बसिन्छ अत त्यो अन्त नभइन्जेलसम्म उठ्न मन लाग्दैन पढ्दै जाँदाखेरि धेरै ठाउँ मनग्गे हाँस्न पनि पाइन्छ उहाँले त्यति रोचक ढङ्गमा लेख्नुभएको छ त्यस बाहेक उपन्यासहरूमा हाम्रा लेखनाथ छेत्रीज्यूका उपन्यास फुलाङ्गे यो चाहिँ हाम्रो गोर्खाल्यान्ड आन्दोलन हामी गोर्खा जातिले जुन एउटा हाम्रो गोर्खा जातिको चिन्हारीको निम्ति अथवा जन्म एउटा हाम्रा हाम्रो जातिलाई पनि एउटा राज्यको जुन माग थियो हाम्रो जातिको निम्ति एउटा जुन भूमिको आवश्यकता थियो त्यो विषयमा त्योमाथि लेखिएको मतलब त्यस उन्नाइस सय छ्यासीमा जुन प्रकारको आन्दोलन भयो त्यस आन्दोलनमा धेरै मानिसहरू सहिद भएका थिए धेरै धेरै दुखःलाग्दा घट्नाहरू घटेका थिए त्यसमाथि आधारित उपन्यास हो यो उपन्यासले धेरै मन छोएको छ त्यस्तै छुदेन काबिमो उपन्यासकार उपन्यास लेखकले पनि यही बिषयमाथि नै लेख्नुभएको छ उहाँहरूले आ आफ्नो ढङ्गमा प्रस्तुत गर्नुभएको छ तर दुवै उपन्यासले अति नै मनलाई छोएर गएको छ घरिघरि पढ्न मन लाग्ने उपन्यासहरू हुन् यिनीहरू यस्तै लेखहरूमा उपन्यास कथा सङ्ग्रह मलाई धेरै मन पर्छ अन्य लेखकहरूको पनि मन पर्छ तर मलाई खुबै मन परेको चाहिँ डक्टर हर्क बहादुर छेत्री कविहरूमा हाम्रा कवि युवा कवि मनोज बोगटी भाइ हुनुहुन्छ उहाँको कविताले त्यसै पनि एउटा शरीरमा स्फूर्ति ल्याउँछ पढिरहनु मन लाग्छ उहाँले जहिले पनि समय मतलब समय सान्दर्भिक कविताहरू लेख्नुहुन्छ राजनीतिलाई पनि छोएर लेख्नुहुन्छ राजनीतिका बिब्ल्याँटो पाटाहरूलाई उहाँहरूले जहिले पनि आफ्नो कवितामा समावेश गर्नुहुन्छ आक्रोसित ढङ्गमा उहाँले आफ्नो कवितामा अचाहिँदा समाजका अचाहिँदा कुरोहरू व्यवस्थालाई राजनीतिमा भइरहेको अव्यवस्थालाई मतलब कवितामा प्रस्तुत गर्नुहुन्छ मतलब उहाँको कविता गहन एकदमै गहन हुन्छ तर पनि पढ्दाखेरि बुझ्न सकिन्छ त्यस्तै प्रकारले हाम्रो एक क कवियत्री हुनुहुन्छ निरा सुब्बा उहाँले पनि फेसबुकमा धेरै यस्ता कविताहरू लेख्नुहुन्छ समय सान्दर्भिक समय सापेक्ष कविताहरू लेख्नुहुन्छ समाजिक व्यवस्थामाथि राजनैतिक व्यवस्थामाथि ब्यङ्ग्य प्रहार गरिरहनुभएको हुन्छ त्यस्तै प्रकारले सरोजा पियुसले पनि उहाँले पनि धेरै राम्रा राम्रा कविताहरू लेख्नुहुन्छ मन पर्दा पढ्न मन पढ्न लायकको कविताहरू एक सानु भट्टराई यिनले पनि एकदमै आक्रोसित ढङ्गमा कविता लेख्छन् आफ्नो भावनाहरूलाई जहिले पनि कवितामा आक्रोशित ढङ्गमा ब्यक्त गरेका हुन्छन् यस्ता कविताहरूले चाहिँ हामीले साधारण पाठकहरूलाई एउटा कस्तो भने निरस जीवन जिरहेको बेलामा एउटा स्फूर्ति ल्याउने काम गर्छ उत्साह जगाउँछ पढ्न मन लाग्छ यस्ता कविताहरू म त स्वादिलो लाग्छ यसैले म यस्ता कविताहरू चाहिँ समय समयमा पढ्ने गर्छु धेरै कथा कविता मतलब उपन्यास कारहरू छन् तर आफूलाई मन पर्दो लेखक अथवा उपन्यासकारहरूको अथवा कविहरूको कविता चाहिँ चाख मानेर पढ्न सकिन्छ जो चाहिँ आफूलाई अब मन पर्दो हुन्छ